म वेस्ट बेङ्गलको कालिम्पोङ डिस्ट्रिक्टमा बस्छु जहाँ चाहिँ धेरै राम्रो राम्रो स्कुलहरू छन् र त्यहाँ टुरिस्ट प्लेस पनि राम्रा राम्रा छन् र त्यहाँ चाहिँ धेरै भिडभाड हुन्छन् टुरिस्ट प्लेस र स्कुल्स भएकोले गर्दा जग्गा जग्गाको बाहिर बाहिर देशहरूको पनि नानीहरू पढ्न आउँछन् र त्यहाँ धेरै भिड हुन्छ र त्यहाँको सकारात्मक कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले नयाँ नयाँ भेट मान्छे भेट्न पाइन्छन् र नयाँ नयाँ मान्छेहरूसँग फ्रेन्डसिप गर्छन् र नयाँ नयाँ मान्छेहरूसँग बोल बोल्छन् र नयाँ साथी बनाएपछि नयाँ नयाँ चिजहरू थाहा पाउँछन् र मज्जा आउँछन् साथीहरूसँग बस्नु र बोल्नु र यता स्कुलहरू पनि धेरै भएकोले गर्दा धेरै जग्गाको मान्छेहरू आउँछन् अनि नकारात्मक कुरा के हो भन्दाखेरि चाहिँ जस्तै कोरोना भन्ने बी बिमारी आएको थियो भाइरस जसले गर्दा चाहिँ जसले गर्दा चाहिँ अब भिडभाडमा छिटो छिटो कोरोना फैलिन्थ्यो र त्यो भिडभाडले गर्दा धेरै बिमारीहरू बढेको थियो त्यसैले गर्दा अब भिडभाड बिमारीहरूबाट जम्सहरू भाइ बढेको बेला बिमारीहरू भएको बेलामा यस्तो भिडभाडहरू चाहिँ नभएको राम्रो हो तर त्यस पनि कन्ट्रोल गर्न सकिन्छ र गर्नेले गरि नै रहेको छ